आजसम्म मैले आफ्नै आइडियामा नै सबै गरिराखेको छु आजसम्म मैले कुनै सोहरूलाई फलो गर्न गर्ने गरेको छुइनँ अब आउँदो दिनहरूमा चाहिँ कुनै नयाँ आइडियाहरू सिक्नका निम्ति सायद फलो गर्नु असल होला मेरो लागि